मेरो घरमा कुखुरा छ हो त्यो कुखुराले चाहिँ मजाले चल्ला निकालेको छ हो हामीले त्यो चल्लालाई चाहिँ अब निकालेपछि निकाल्छ ओथराबाट ओथराबाट निकालेपछि त्यसलाई चारा दिन्छ तातो भातहरू दिन्छ जस्तो अलिकति ठुलो भएपछि पियाजहरू काटेर रोग नलागोस् बिमारी नहोस् भनेर पियाजहरू छरिदिन्छ तेसको बादमा तिनीहरू पनि ठुलो हुन्छ हैन अब कुखुराको अब पालन कसरी अब त्यसरी थुप्रो ल्याउँछ अब बेच्छ हामीले राख्छ ओथराहरू अब यो गर्छ मजाले कुखुराहरू अब यी भालेहरू पनि छ हो अब त्यो बढेपछि त्यसले पनि चल्ला निकाल्छ त्यसको पनि अब बच्चाहरू हुन्छ अब मान्छेहरू आउँछ किन्नुको लागि हामी त्यहाँ पनि हामी बेच्छौँ दिन्छौँ त्यसको बादमा फेरि भालेहरू यी यत्रो यत्रो पाँच छवटा छ यो भालेहरू हुन्छ चल्ला अलग्गै हुन्छ हो भालेको अलग्गै हुन्छ हामी आउँछ राति बेलुका भएपछि चाराहरू दिएर हामी छोप्छु राख्छु राखेर अब त्यहाँ सा यो के मिलाएर राख्छु हो त्यसरी हामी गर्छौँ कुखुरा चाहिँ हामीले यहाँ पुरै पाल्छ एकदम कुखुरा भनेपछि चाहिँ अब हामीले पुरै नै यहाँ पाल्छ कुखुरा मात्रै नभएर हामीले बाख्रा पनि पाल्छौँ बाख्रा बाख्राहरू पनि हुन्छ बाख्रा पनि पाल्छौँ बाख्राहरू पनि अब ए थुप्रै नै हुन्छ हो हामी चराउनु पठाउँछु या त बाँधेर पनि गर्छौँ त्यसको बादमा हामी गाई पनि पाल्छौँ

के अलिकति चाराहरू अब राखिदियो भने पनि कुखुरालाई चाहिँ अब छिटो ऊ यो हुन्छ त्यही लागि तातो भात कसरी कुखुराहरू बढ्छ हामी अब तिनीहरूलाई पुरा दिन्छौँ हो अनि त यत्रो आहिले त त्यो भा त्यो त्यो कुखुराको बच्चाहरू ठुलो ठुलो भएको छ हो सलङ्लङ भएको छ यहाँ थुप्रो थुप्रो भ भए को छ अब किन्ने मान्छे आयो भने म त्यहाँ पनि दिन्छु फेरि त्यसको बच्चाहरू हुन्छ त्यो कुखुराको लागि हामीले अब पुरै यता सेड खोरहरू पनि बनाएको छ हो कुखुरालाई चिङ्नाजतिलाई एकपट्टि एकपट्टि राख्छैँ यता मिलाएर नभए फेरि अरूले ठुङ्गिदिन्छ त्यसरी कुखुराको पालन चाहिँ अब हामीले चाहिँ अब यसरी गर्नुपर्छ कुखुरालाई चाहिँ चाराहरू समय समयमा दिनुपर्छ कुखुरालाई बिमारी लाग्छ भनेर बेला मौकामा मेडिसिन ल्याएर खानामा मलेर हामी दिन्छौँ कुखुरालाई कुखुरालाई हामी त्यसरी चाहिँ हामीले कुखुराको पालन गर्छ कुखुरा पनि कस्तो खाले हेर्नुपर्छ भन्दाखेरि चाहिँ जस्तो चल्लाहरूलाई हुर्काउने मजाले छोपेर ऊ यो गर्ने जस्तो त्यसरी चाहिँ कुखुराहरू पनि हामीले हेर्छ अनि कुखुरालाई चैँ त्यसरी गर्नुपर्छ

अनि त कतिले त यो पनि भन्छ कि कुखुरा चाहिँ ठुलो खाले राम्रो तर मलाई चाहिँ लाग्छ कुखुरा चाहिँ छोटो खुट्टा भएको अनि मजाले चल्लालाई जो अन्डालाई चाहिँ छोपेर चल्ला मजाले निकाल्ने चाहिँ मलाई चाहिँ त्यो राम्रो लाग्छ हो अब खुट्टा ठुल्ठुलो लामो हुनेले चाहिँ पोथीहरूले चाहिँ अब चल्लालाई छोप्नु सकिँदैन नसक्दाखेरि चाहिँ चल्लाहरू निस्किँदैन त्यो लागि चल्लाको माउ हामीले हेर्दा चल्लाहरू लिँदा चाहिँ चल्ला हुर्काउने र बढाउने चाहिँ हामीले खुट्टा छोटो भएको मतलब ऊ यो भएको चाहिँ चल्लालाई त्यस्तो खाले चाहिँ हामीले हेर्छ अब के त्यस्तो लाग्छ दबाईहरू ल्याएर पनि कुखुरालाई बिमार नलाग्ने त्यो पनि हामी मिसाएर दिन्छौँ पियाजहरू पनि काटेर दिन्छौँ अब हामीले चारोहरू बिहान बेलुका दिनुपर्छ त्यसलाई याद गर्नुपर्छ पालन चाहिँ अब त्यसरी गर्छौँ अरूले कसरी गर्छ त यी अहिले मेरोमा सेतो रातो भालेहरू हिँडिरहेको छ गर्दैछु बस यति नै हो मेरो